विशेष गरी बारी बिरुवा रोप्नको लागि चाहिँ चिसो मौसम हुन वा शीतकालीन हुन अत्यन्त आवश्यक छ किनभने त्यसो गर्नाले कीटनाशकहरू लाग्दैन उब्जने कुराहरूमा र धेरै सुविधासँगले हामी शीतकालीन अवस्थामा पनि बारी बिरुवाहरू गरेर सब्जीहरू उब्जाउन सक्छौँ